गोकुल छेत्री अनि त रिता लामा रिता छेत्री शीतल लामा अनि त मधुकर लामा मधुकर छेत्री अनि त साङ्मा लामा यता सुक्री सुक्री लोहार